अब ढाड दुःख्दा चाहिँ हामी यसो तेलहरू दल्ने गर्छौँ र आगो फुकेर यसो कमानतिर आगो फुकेर यसो मालिसहरू गर्छौँ यस्तै छ मेरो हात दुःख्दा अलिकति गरिदियो भने चाहिँ